अँ गाई बस्तु पालेको छु मैले गाई पालेको छु दुई माउ गाई छ खसी बाख्राहरू छ गाईबाट दुध बेच्छु अनि घिउ बनाएर घिउ पनि बेच्छु त्यहाँदेखि मल मल पनि बेच्छु त्यही मलले नै साग सब्जी फुलहरू पनि रोप्छु मैले हो अन्त घिउ चाहिँ एकदमै राम्रो हुन्छ गाईकोबाट